योगको सल्लाहमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो योग भनेको कुरा चाहिँ धेरै राम्रो पोजिटिभ माइन्ड एक्टिभ यो बडी है राम्रो बडीको लागि चाहिँ हामी योग गर्छौँ र योगमा चाहिँ हामीले नगर्नु नगर्नुपर्ने कुराहरू चाहिँ के हो भन्दाखेरि नराम्रो खानाहरू नराम्रो चिजहरू गर्नु भएन जस्तै नराम्रो केही ह्याबिट्सहरू छ भने त्यस्तो हामीले परिवर्तन गर्नुपऱ्यो र त्यो ह्याबिटहरू छोड्नुपऱ्यो किनकि नराम्रो ह्याबिटलाई हामीले गरेर अब योग गर्छौँ भने चाहिँ हामीलाई योगको फाइदाहरू चाहिँ पाउँदैनौँ हामीले है अब योगमा आए पछाडि चैँ हामीले आफ्नो माइन्ड र शरीरको सबैको योग गर्दैछौँ र योगमा चाहिँ हामीले खानाहरू चाहिँ र सकेसम्म चाहिँ राम्रो खाना खाने प्रोटिन खाना खाने है प्रोटिन खाना खाए पछाडि राम्रो राम्रो खाना खाए पछाडि चाहिँ हाम्रो दिमाग पनि क्लियर हुन्छ र बडीहरू पनि एक्टिभ हुन्छ यसै कारणले चाहिँ हामीले खाना र नराम्रो ह्याबिटलाई छोड्ने र नराम्रो खानालाई छोड्ने र राम्रो राम्रो खाना खाने राम्रो राम्रो ह्याबिट्सलाई हामी अपनाउने त्यसै कारणले चाहिँ हामीलाई योगमा चाहिँ धेरै हेल्प हुन्छ र योगमा चाहिँ हामी धेरै मन लगाएर चाहिँ गर्न सक्छौँ